हामीले आफ्नो क्षेत्रमा चाहिँ बढ्दो पर्यटक भ्रमणहरूको आवश्यकताको लागि चाहिँ हामीले होमस्टेहरू राम्रो राम्रो बनाउनु पऱ्यो उनीहरूलाई कम्फोर्टको लागि अन्त यातायातहरू हाम्रो यहाँको राम्रो गर्नुपऱ्यो अन्त उनीहरूलाई घुम्ने घुम्नुको लागि एउटा अब राम्रो जग्गाहरू बनाउनु पऱ्यो त्यहाँ चाहिँ हामीले पार्क के केहरू घु अब हेर्ने उयेसहरू चाहिँ बनाइदिनु पऱ्यो हेर्नेखाले सामानहरू चाहिँ बनाइदिनु पऱ्यो अन्त उनीहरूलाई अब सफाहरू राखेर हामीले आफ्नो जग्गाहरू आफ्नो यहाँको क्षेत्रहरू सफाहरू राखेर उनीहरूलाई हामीले आफ्नो जग्गाको बेसी मात्रामा चाहिँ हामीले थप पर्यटकका भित्राउनु थप पर्यटक हामीले भित्राउनु सक्छौँ हाम्रो क्षेत्रमा चाहिँ